ए होटल म्यानेजर बोल्नुभएको हो ए म रुम टू जिरो वानबाट बोलेको हो कि हजुर मलाई यहाँ दार्जिलिङमा के रे म्युजियमहरू कता कता छ भनेर अलिकति जानकारी चाहिएको थियो कि मलाई अब म त यहाँ नयाँ हो मलाई केही थाहै छैन त्यही भएर मलाई त्यही सोध् भनिदिनुहोस् न अलिकति हजुर हजुर

हजुर हजुर ए हजुर हजुर अन्त यो दुइटा दुइटा म्युजियम टाडो टाडो छ नि है हजुर हजुर हजुर ए हजुर के भन्छ तपाईँले अलिकति गाडी बन्दोबस्त गरिदिनु सक्नुहुन्छ यसको लागि हजुर कुन चाहिँमा जाँदा राम्रो हुन्छ होला तपाईँको उएसमा

ए हजुर हजुर हुन्छ त्यसो भए त्यहाँ राम्रो छ है म्युजियममा चाहिँ के छ होला है त्यसको खासियत चाहिँ यो एचएमआई म्युजियममा चाहिँ हजुर म अहिले होटल रुममै छु मलाई आजै निस्किनु थियो कि अन्त त्यही भएर नि हजुर अब तपाईँले गाडी बन्दोबस्त गरिदिनु भयो भने हामी एक घन्टामा निक्लिनु सक्छु त ए हुन्छ हुन्छ त्यसो भए म त्यसो भए रेडी गरिदिएर गाडीहरू बन्दोबस्त गरेर मलाई फोन गर्नुहोस् न ल एकपल्ट हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ म हुन्छ हुन्छ म भन्छु तपाईँलाई हुन्छ थ्याङ्क यू